हेलो भाइ कहाँ हुनु हुन्छ हौ तपाईँ तपाईँको गाडी मैले अगि बुक गरेको थिएँ नि जलढका जानको लागि हजुर हजुर त्यही त तपाईँलाई म त यहाँ चम्पा चम्पासरी मोडमा पर्खिरहेको छु त खोइ त मैले तपाईँको गाडी देखेको छुइनँ मैले आधी घण्टामा बेसी भइसक्यो म यहाँ आएर उभिएको मलाई त टाढा जानु छ जलढका पुग्नु छ तपाईँको गाडी देखेको छुइनँ र तपाईँ कति बेला आइपुग्नु हुन्छ म त पर्खिरहेको छु है यहीँनेरि